म चाहिँ विद्यार्थी अनि मेरो चाहिँ पढाइ अझ पनि जारी नै राखेको छु है अनि जीवनमा मैले सिकेको केही महत्त्वपूर्ण पाठ चाहिँ के थियो भन्दाखेरि समयको चाहिँ महत्त्व है हामीले बुझ्नु पर्ने रहेछ समयको महत्त्व चाहिँ हामीले गरेनौँ भने समयले पनि हामीलाई महत्त्व दिँदैन पछि गएर है अनि मलाई चाहिँ यसले कसरी प्रभावित प्रभावित पार्यो भन्दाखेरि चाहिँ मैले देखेको छु कि असल मान्छे जसले चाहिँ अब समयको महत्त्व गर्छ है ती मान्छेहरू चाहिँ मैले जीवनमा है केही बनेको है केही गरेको केही कुछ गरेको उनीहरू सफल भएको मैले देखेको छु यही आँखाले अनि जसले समयको है महत्त्व गरेन है जसले आफ्नो उमेर अनि टाइम है उनीहरूको जुन टाइम थियो जुन त्यो समय थियो त्यसमा उहाँहरूले आफ्नो है जीवन नफाल्दा चाहिँ उनीहरूको लाइफ व्यर्थै गएको मैले देखेको अनि त्यही कुराहरूले चाहिँ मलाई अहिले मलाई एकदम त्यो मलाई रियलाइजेसन भइरहेको छ कि हामीले समयको चाहिँ अहिले नै उमेर अनि टाइम हुँदा नै हामीले त्यसको है महत्त्व बुझेर आफूलाई त्यही काममा लगाउनु पर्छ है एक एक समयको पनि हामीलाई महत्त्व हुनु पर्छ है हामीले समयको महत्त्व बुझेनौँ भने चाहिँ समयले पनि हाम्रो पछि गएर महत्त्व बुझ्दैन त्यही हो समय बगेको खोला जस्तो हो फर्केर आउँदैन सो समय चाहिँ हामीले है सधैँ लिएर चल्नु पर्छ है समयको हामीले महत्त्व बुझ्नु पर्छ कदर गर्नु पर्छ त्यही हो